मैले चाहिँ लौकाको छिल्काबाट सब्जी बनाएको थिएँ र मैले त्यो आइडिया चाहिँ गाउँ घरको दिदीहरूबाट दादाहरूबाट पाएर चाहिँ मैले घरमा ट्राई गरेको थिएँ बनाएको थिएँ र बनाएको थिएँ र मिठो हुँदो रहेछ राम्रो भयो राम्रो हुँदो रहेछ खानुमा पनि र मैले बनाएँ ट्राई गरेँ अनि राम्रो भयो राम्रो गरेँ